मैले एउटा फ्यान किनेको थिएँ त्यो चाहिँ मलाई पुरा मन पऱ्यो पहिलाको भन्दा पहिला पनि मैले धेरैवटा फ्यान फेरिसकेँ त्यो फ्यान चाहिँ तातो हावा फ्याँक्ने अन्त फेरि छिटो बिग्रिहाल्ने तार पनि छिटो जलिहाल्ने भएर चाहिँ पुरा फ्यान फेर्नु पऱ्यो मलाई अहिले एउटा फ्यान किनेको छु त्यो फ्यानले चाहिँ तातो हावा पनि फ्याँक्दैन तार पनि जलेको छैन बिग्रेको पनि छैन पहिलाको फ्यानले धुलो पनि छिटो टिपी हाल्थ्यो अहिले त खै धुलो पनि टिपेको छैन राम्रो हावा पनि दिइरहेको छ तिनटा नम्बर छ एक नम्बरमा हाल्दा पनि पुरा हावा दिराखेको छ दुई तिन नम्बरमा हाल्दा झन् मज्जाले हावा दिन्छ घरकोले पनि राम्रो लाग्यो भन्दैथियो पहिलाको भन्दा त पहिला त जतिवटा किनेँ सबै बिग्रियो अब पनि बिग्रिँदैन जस्तो छ बिग्रियो भने पनि अब यी कम्पनीको किन्ने हो पहिल्यैदेखिको चलाएको मैले एक महिना दुई महिना जस्तो भयो होला चलाएको पहिला त खै पन्ध्र बिस दिनमै बिग्रिहाल्थ्यो तार जलेर के भएर के भएर बिग्रिहाल्थ्यो अहिले त राम्रो लाग्यो यो फ्यान अब अरूलाई पनि त्यही भन्छु राम्रो यो फ्यान राम्रो रहेछ यही किन तिमीहरू पनि भनेर अरूको कम्पनीको नकिन यही कम्पनीको किन भनेर भन्नेछु अन्त मलाई त राम्रै लाग्यो अब राम्रो रहेछ यो पहिलाको भन्दा चाहिँ घरकोले पनि मन परायो सबै राम्रै रहेछ धुलो पनि टिप्दैन अब यस्तै किन्छु अरू अब बिग्रिहाल्यो भने पनि बिग्रिने त अब चान्स छैन यसको अरू सबै ठिकै रहेछ मैले हेर्दा पनि भित्र पनि ठिकै रहेछ अब त बिग्रिँदैन होला बिग्रियो भने यही किन्छु